विद्यमान बिरुवाहरूबाट अधिक बिरुवा उत्पादन गर्न अहिले जति पनि बिरुवाहरू छ त्यसको कटिङ सानो सानो पहिला कटिङ गर्छु है गर्ने छु अनि कतिवटा बिरुवाहरूको त पत्ताबाट पनि अझ अरू बिरुवाहरू उत्पादन गर्नु सकिन्छ र त्यो कटिङ गरेको बिरुवाहरूलाई बलौटे माटोमा त्यसलाई राखेर रोपेर गाडेर अनि एउटा त्यस्तै के भन्छ एउटा जगामा एउटा सेफ जगामा है जहाँ चाहिँ एउटा सुरक्षित हुन्छ जस जहाँ चाहिँ अब कुखुराहरूले अथवा चराहरूले अथवा कुनै जनावरहरूले उपद्रो नगरोस् अनि त्यो बिरुवाहरू कटिङ गरेको सारेको गाडेको बिरुवाहरूमा चाहिँ अब कुनै प्रकारको केही नझरोस् अथवा कुनै प्रकारको पानी अथवा यो अहिले अब मौसम बर्खाको मौसम अब प्रायः सकिन लाग्यो र पनि पानीहरू आइरहेको छ र त्यो पानीहरू एकदम ज्यादा नपरोस् भनेर त्यसलाई एकदम एउटा ओझल भएको जगामा है जहाँ चाहिँ पानी धेर नपर्ने जगामा म राख्ने छु एउटा के भन्छ सेफ जगामा राख्ने छु अनि समय समयमा त्यसलाई त्यो बिरुवाहरूलाई अब घाम पनि देखाउनु पर्ने हुन्छ घाम पनि पर्नु पर्ने हुन्छ र घाम पनि घाममा राख्दै फेरि एउटा सही जगामा राख्दै त्यो एकदमै हेरचाह गर्नु त्यो बिरुवालाई जरुरी छ पटक पटक हेरचाह गर्नु पर्ने हुन्छ र यस्तो प्रकारले त्यो बिरुवाहरू सऱ्यो भने अझ धेरै भन्दा धेरै बिरुवाहरू उत्पादन गर्नु सकिन्छ अनि त्यो बिरुवाहरूले पछि गएर धेरै एउटा फाइदा पनि गराउनु सक्छ